हामी नेपाली भाषादेखि भाषा मातृभाषा हो हाम्रो हामी नेपालीमै बोल्छौँ नेपालीमै गीत गाउँछौँ नेपालीमै अब सांस्कृतिक पहिचानहरूलाई नेपाली अब भेषभूषाद्वारा नै हामीले लगाउने गर्छौँ र हाम्रो मुख्य भाषा नै नेपाली हो यसरी नै हामी नेपाली भाषामै हुर्क्यौँ बढ्यौँ र नेपाली भाषाकै सांस्कृतिक पहिचानहरू अप्नाउने गर्छौँ यसैले नै हामीलाई सबै पहिचानलाई प्रभावित गरेको छ